बनभोजको लागि मेरो परिवारसँग मलाई जानु चाहिँ हाम्रो कालिम्पोङको है डेलो एकदमै राम्रो जग्गा छ एकदमै अब बजारदेखि माथि धेरै अग्लो जग्गामा छ त्यो भएर चाहिँ एकदमै राम्रो जग्गा छ अनि त्यहाँ गएर चाहिँ मलाई चारैपट्टिको दृश्य हेर्नु नृत्य गर्नु अनि प्याराग्लाइडिङ्ग गर्नु चाहिँ एकदमै मनपर्छ